हेलो अँ हजुर भन् अँ हेलो ए अप्सनमा चाहिँ कहाँ कहाँ छ कुन कुन ठाउँ छ

ए कहिले जाने ल ल अनि कलकत्तामा जाऔँ न त कहिले जाने त ए ल

ए ए ल ल के काम रहेछ त होइन के काम होइन हौ के काम रहेछ काम चाहिँ ए ल ल न त अनि स्यालेरी चाहिँ कति दिने अरे

ए त्यो त अनि साह्रै कम्ती भयो त ए अनि जलपाइगुडीमा पनि मेरो साथीले भन्दैथियो कि काम छ भनेर बरु जलपाइगुडी नै जाऔँ न महिनामा कति पन्ध्र हजार भन्दैथियो फर्स्ट स्यालेरी अनि बादमा चाहिँ बढ्छ भनेर भन्दैथ्यो अँ ल ल जलपाई अँ साथीले सबै एरेन्जमेन्टहरू त गरिदिइराखेको छ त हो अब जाने चाहिँ कहिले ए ल ल म पनि मेरो कामहरू गर्दै गर्छु त त्यसो भए ए ल ल म कल त गर्छु नि हैन अँ ल ल होइन ऊ यो टिकट चाहिँ कहिलेको हुन्छ म भन्छु नि ल कल गरेर ल ल एसीवाला एसी चाहिँ बुक गर्नु म चाहिँ म चाहिँ अहिले हेर्दैछु कि